पेसाले शिक्षक भएपछि पढ्नु त पर्छ नै पढेपछि नै ज्ञान हासिल गरिन्छ अनि पढेका कुराहरू नै विद्यार्थीहरू लाई बताइन्छ बुझाइन्छ र विशेष गरी नेपालीको कुरा गर्दा पाठ्यपुस्तक त पढिन्छ नै पाठ्य पुस्तकको ज्ञान हुनु जरुरी छ पाठ्यपुस्तक त पढिन्छ नै तर पाठ्यपुस्तक बाहेक पाठ्यपुस्तक छोडेर पनि मैले अन्य पुस्तकहरू पढ्ने गरेको छु विशेष गर्दा विशेष गरी मलाई ताना शर्माको बेलायततिर बरालिँदा खुबै राम्रो लाग्छ यो पुस्तक मैले विद्यार्थी छँदा नै मैले अध्ययन गरेको हो त्यसपछि इन्द्रबहादुर राईका पुस्तकहरू मैले अध्ययन गरेँ इन्द्र सुन्दास का पुस्तकहरू अध्ययन गरेँ रूपनारायण सिंहका पुस्तकहरू अध्ययन गरेँ र हरेक पुस्तकहरू देवकोटाका किताबहरू मैले अध्ययन गरेँ विभिन्न साहित्यकारहरू को पुस्तकहरू मैले अध्ययन गरेँ र विशेष गरी मलाई भ्रमर जुन संस्मरण छ त्यो चाहिँ खुब आनन्द लाग्छ र भ्रमर यो भ्रमण माथि प्राय प्राय लेखिँदैन भ्रमण संस्मरणहरू हामी प्रायः प्रायः पाउँदैनौँ अहिले अहिले आएर केहि लेख्न थालिएको छ तर भ्रमण संस्मरण चाहिँ मलाई एकदमै राम्रो लाग्छ र भ्रमण संस्मरणमा मलाई यो बेलायततिर बरालिँदा ताना शर्माको खुब आनन्द लाग्छ र त्यो पढ्दाखेरि त्यहाँको जीवन स्तर त्यहाँको शैली उनले प्राप्त गरेका ज्ञानहरू त्यहाँको दृश्य त्यहाँको स्थानीय वातावरण विभिन्न कुराहरू जुन प्रकारले व्यक्त गर्ने काम ताना शर्माजीले गर्नुभएको छ त्यो अत्यन्त शिक्षाप्रत छ आफैलाई त्यहाँ पुगेको जस्तो बेलायत घुमेको जस्तो बेलायततिर पुगेको जस्तो लाग्छ र यसबाहेक नेपाली उपन्यसका आधारहरू नेपाली समालोचनाका पुस्तकहरू मैले पढेँ र त्यसबाट मैले धेरै कुराहरू सिक्ने धेरै कुराहरू जान्ने अवसर पाएँ र एकजना पेसाले शिक्षक भएको कारणले गर्दा नयाँ नयाँ जुन पुस्तकहरू निस्किन्छ प्रायः प्रायः नै म किनेर पढ्ने गर्छु किनेर लाने गर्छु अनि जब मेरो समय रहन्छ त्यो समयमा म ती पुस्तकहरू पढ्ने गर्छु